यो जुन कुकिङ प्रक्रिया छ मेरो यो चाहिँ म कुनै पनि रकम कमाउने हेतुले होइन तर आफ्नै परिवार आफ्नै गाउँ आफ्नै बारीमा उत्पादन गरिएको जति पनि अन्नहरू छ यसलाई नै विभिन्न तरिकाको परिकर पकवानहरू बनाइकन आफू खाने परिवारलाई खुवाउने अनि गाउँ छिमेकीलाई दिने चाहिँ मेरो हेतुको कारणले गर्दा यस कुकिङ हबीलाई मैले लिएको छु अन्य कुरा यस कुरामा चाहिँ परिवारहरू पनि खुबै आनन्दित छन् किनभने उनीहरूले आफ्नै परिवार को सदस्यद्वारा आफ्नै बारीमा आफ्नै ठाउँमा बनाएको जस्तै उत्पादन भएको अन्न बालीहरूबाट खाल किसिमको पकवानहरू खान पाउँदा उनीहरू पनि धेरै खुसी भएका छन् त्यसैकारणले गर्दा यो जुन कुकिङ हबी छ यो कुकिङ हबीलाई चाहिँ पेसाको रूपमा होइन तर एउटा सेवाको रूपमा बनाइकन चाहिँ परिवारको सेवा गर्ने र गाउँ ठाउँमा भएको अरू व्यक्तिहरूको पनि सेवा गर्ने चाह छ